हेलो दिदी ए सुन्नुहोस् न तपाईँकोमा के पो एक्चुली मेरो घरमा चाहिँ सानो पुजा अर्गनाइज हुन आँटेको छ कि अन्त त्यो भेजिटेबल र फ्रुट्सको लागि कन्ट्याक्ट गरेको नि अहिले मलाई सिजनल भेजिटेबल चाहिएको थियो कि कुन कुन भेजिटेबल अभाइलेबल छ होला अहिले

हजुर हरियो मटरहरू त्यो सागहरू पाउँछ अहिले इस्कुसको हजुर अन्त मुलाहरू मलाई एक्चुली त्यो भक्कु भक्कु चाहिएको थियो कि उयो सब्जी मलाई त्यो फाइभ टु टेन केजीसम्मको चाहिएको नि त्यो आलु चाहिँ अलिक बेसी लैजाउँ भनेको कि आलु चाहिँ ट्वेन्टी प्राइसहरू के कस्तो छ होला हजुर अँ त्यो भुटानको आलु भन्छ नि त्यो आलु छ त्यो चाहिँ कति छ होला प्राइस भुटानको आलु हजुर कतिसम्म मिल्छ होला म आलुहरू ट्वेन्टी केजी लैजाउँ भनेको कि थर्टीहरू मिल्दैन थर्टी टुहरू हजुर अन्त के पो हरियो मटर यस्तै फाइभ केजीहरू गरिदिनुहोस् हो मटरको प्राइस कति छ हजुर टमाटर होइन हो हरियो मटर हुन्छ नि त्यो पि हो पि त्यो चाहिँ कसरी छ हजुर फाइभ किलो गरिदिनुहोस् हो अनि टमाटर एक कार्टुन हो अनि प्याज कसरी छ होला हजुर चालिस प्याज टेन किलो जस्तो गरिदिनुहोस् न प्याज हो अनि हजुर अलरेडी यताबाट ल्याएको छ कि उयो चाहिँ प्याज चाहिँ त्यही भएर कम्ती लैजाउँ भनेको प्याज चाहिँ अन्त के पो भिन्डीहरू कसरी छ होला ए हजुर भिन्डीहरू चाहिँ यस्तो थ्री किलोहरू गरिदिनुहोस् ल तपाईँकोमा के पो त्यही दोकानमा आएर लानुपर्छ त्यो अनलाइन त्यो उयोहरू जस्तो हुँदैन डेलिभरीहरू गर्नुहुँदैन फ्रुट्स चाहिँ कसरी छ एप्पलहरू एप्पल र बनाना मात्रै लान्छु म फ्रुट चाहिँ दुई सौ गर्ने आठ किलो जस्तो हालिदिनुहोस् हो केरा कसरी छ त्यो सिक्स्टी गर्ने चाहिँ फोर दर्जन जस्तो हालिदिनुहोस् न हजुर त्यहाँदेखिको म अनलाइन पे गर्छु नि ल हुन्छ दिदी थ्याङ्क यू हुन्छ